म त नेपालको मान्छे हो तिन नम्बर म हाकुलुङको हो हो र अब सानैदेखि हामी त सिस्नो कोही अब एक दुई मुठी चामल ल्याएर सिस्नो नै पकाएर खान्थ्यौँ कोदोको ढिँडो मकैको पिठो भातहरू खान्थ्यौँ दहीसँग अन्त हिउँदोमा चाहिँ अब इस्कुसहरू सखरखण्ड पिँडालुहरू उसिनेर खान्थ्यौँ बर्खा चाहिँ अब आलु पकाउँदै खानुपर्ने गोठ गोठमा पनि अन्त उहिले हाम्रो पालामा त नेपालमा अन्नपानी पनि पाउँथिएन असिना आएर पाटपिट पा पारी लाने अन्त चामल चार नम्बर लिन आयो एक दुई मुठी लगेर अब सिस्नोमा हालेर आमाहरूले खुवाउँथे सानैदेखि अब म त बहुत दुःख पाएको गाउँको हो र अब सिस्नो फापर नै खाएर हामी बस्थ्यौँ हुर्क्यौँ हो र यता अहिले भर्खर भर्खर चाहिँ अब आएर अहिले चाहिँ चामलकै भात बिहान बेलुका थपीथपी खान पाइँदैछ भनौँ न पहिलेको हेरी त पहिले त कोदो पनि पाइँदेन थियो बेसी मकै पनि बेसी हुनेथिएन हो र अब सिस्नोहरू खान्थ्यौँ र बसेको